र एकदिन हामी जब पनि सानो थियौँ हामी अनि त्यो समयहरूमा हाम्रो साथीहरू पनि धेरै थियो हाम्रो बगल टिमहरू अनि मलाई एकदमै गेम्समा मन पर्ने चाहिँ एक नम्बर चाहिँ फुटबल र दुई नम्बरमा यो धनु काँड अनि तिन नम्बरमा म सानु गेम्स पनि मन पर्छ एउटा कुरा क्यारम बोर्ड पनि यस्तो यी गेमहरू यो तिनटा कुरा चाहिँ मलाई एकदमै मनमा जाने गर्दछ किनभने हामी बसमन बचपन काल कालमा हामीले जो प्राइमेरी स्कुलहरूमा हामीले यति साह्रो हामीले गोली खेल्थ्यौँ अनि फुटबल खेल्न मलाई अति नै मज्जा लाग्छ अहिले पनि अनि त्यो फुटबलको जो एउटा इन्ट्रेस हुन्छ है एउटा गोल लाउने दौडमा हामी दौडिराखेका हुन्थ्यौँ अनि एक दिन यस्तो प्रकारको यो खालको पनि भयो मेरो खेल्दै गर्दाखेरि कुद्दै गर्दाखेरि मेरो एकपट्टिको औँला पनि मर्काइपठाएको त्यो मर्काएको पनि मलाई त्यो दिनहरूमा थाहा नभएको किनभने त्यो एउटा जोसले गर्दाखेरि जब स्कुल लाग्यो तब स्कुल लागेपछि हामी घरमा आएर हाम्रो घरमुनि एउटा मैदान पनि हामीले मसिना हामी टिमहरू मिलेर एउटा मैदान बारीमा हामीले त्यो ग्राउन्ड जस्तो पनि बनाएका थियौँ त्यहाँ पनि हामी खेल्ने गर्थ्यौँ त्यहाँ पनि हामीलाई हामी बहुत खेल्थ्यौँ अनि मज्जा लाग्छ यो फुटबल अनि धनुकाँड पनि हामीले खेल्ने गर्थ्यौँ धनुकाँड पनि हामीले सानो एउटा बाँस ताछिवरि हाम्रो बाबाहरूले बनाइदिनु हुन्थ्यो अनि बनाइदिएपछि हामी घर छेउमा उता पनि एउडा ब राखेर यता पनि ब राखेर हामी खेल्ने गर्थ्यौँ अनि क्यारम बोर्ड पनि बहुत खेल्ने गर्छु क्यारम बोर्ड पनि मलाई एकदमै एउटा इन्ट्रेस्ट लाग्ने गेम हो अनि यही छ हामीले जुन यो गेम्स यो तिनटा कुरा चाहिँ एकदमै मलाई मनपर्छ क्रिकेट पनि मनपर्छ अनि भलिबल पनि मनपर्छ अनि सबै गेम्सै मलाई एकदमै मज्जा लाग्छ किनभने गेम्सले गर्दाखेरि हाम्रो कति हाम्रो शरीरभित्र भएको अङ्गको नसाहरू पनि तन्किने गर्दछ एक्सर्साइज पनि हुँदछ हाम्रो फिजिकलीलाई पनि एकदमै हामीले एक्सर्साइज गर्न सके सक्छौँ अनि मलाई यी गेम्सहरू एकदमै मज्जा लाग्छ